नेपाली भाषा प्रयोग नगर्ने भने पछि भारतमा जति पनि नेपाली जात गोष्ठीदेखि बाहिरका अन्य जात गोष्ठीहरू छन् ती मध्ये एकाधलाई छोडेर अन्य सब नै नेपाली भाषा प्रयोग नगर्नेहरू नै छन् र नेपाली भाषा प्रयोग गर्नेहरूमा जो जति पहाडहरूतिर आएर बस्नेहरू छन् दार्जिलिङ कालिम्पोङ खर्साङ सिलगडीतिर बस्नेहरू छन् उनीहरूले पनि धेरथोर नेपाली भाषा प्रयोग गर्छन् तथापि अन्य ठाउँमा बसोबास गर्नेहरूले नेपाली भाषाको प्रयोग त्यति धेरै गर्दैनन र उनीहरूसित बात गर्दा हामीले नेपाली भाषा चाहिँ कसरी प्रयोग गर्छौँ भन्दा उनीहरूसँग हामी कि त हिन्दी भाषामा बात गर्छौँ कि त अङ्ग्रेजी भाषामा बात गर्छौँ र हिन्दी र अङ्ग्रेजी भाषामा बात गर्दा पनि हामीलाई त्यो बानी परिसकेको हाम्रा थेगोहरू हामी धेरै जस्तो गर्ने गर्छौँ जस्तो अङ्ग्रेजीमा बोल्दा पनि हिन्दीमा बोल्दा पनि हामी तपाईँको के भन्छ भने जस्ता थुप्रै प्रकारका यस्ता थेगोहरू हामी प्रयोग गर्दै बोल्छौँ जसले गर्दाखेरि चाहिँ उनीहरूलाई नेपालीमा यस्तो खाले शब्दहरू हुँदा रहेछन् जो चाहिँ एउटा त्यो बिच बिचमा यस्तो खालको त्यो अर्थपूर्ण भएर देखा पर्दा रहेछन् भन्ने कुरोहरू उनीहरूले पनि बुझ्छन् भन्ने हामीलाई लाग्छ